गाई चाहिँ हामी पाल्दैनौँ गाई पाल्नु चाहिँ एकदमै साह्रै छ र घाँसहरू निकाल्नु साह्रै पर्छ बाख्रालाई चाहिँ अलि कम्ती घाँसहरू लाग्छ र बाख्राहरू पाल्छौँ बाख्राको बिमार चाहिँ के हो भने भुँडी ढाडिनु छेर्नु त्यस्तो हुन्छ हामी बाख्रा पनि बगानमा छोड्छौँ बगानमा छोड्दाखेरि बगानको झार मार्ने दबाईहरू के के जाति दबाईहरू लगाउँछ त्यो कारणले गर्दाखेरि हामी बाख्रा पनि छोड्नु सक्दैन बन्धनमै पाल्छौँ अनेक किसिम बिमारहरू हुन्छ बाख्राहरू डाइरिया हुन्छ भुँडी ढाडिन्छ त्यतिकै बिमार भएर कति मर्छ सुँगुर पाल्छौँ सुँगुरलाई पनि त्यही हो सुँगुरको पनि बिमार त्यही हुन्छ त्यो भुँडी ढाडिन्छ सुँगुरको पुरा कोही बेला गुहु अड्किन्छ कोही बेला के हुन्छ सुँगुरलाई पनि दानापानी हामी चाहिँ खोरमै हालेर आँटा चामल किन्छौँ कहाँ चामल किनेर पकाउँछौँ आँटा भुस मिलाएर दाना मिलाएर दिन्छौँ अनि कुखुरा कुखुरा पनि पाल्छौँ कुखुराको चाहिँ त्यही देसान आउँछ देसान आएपछि एउटै रहँदैन एउटालाई भेटेपछि सबलाई भेट्छ कुखुराको चारोमा हामी त्यही दिन्छौँ आँटा गहुँ कहिले चामल आँटा मुछेर मसिनो बनाएर कुखुरालाई दिन्छौँ कुखुरा त मजाले फैलिन्छ तर कुखुरा चाहिँ एउटालाई भेटेपछि सबैलाई सोत्तर बनाउँछ त्यही भएर सोत्तर भएर खत्तम हुन्छ